हाम्रो यहाँ खेलहरू जसले संस्कृति पहिचानको सर्सग र परिधाम गर्छ

उयो छ यहाँ दार्जिलिङमा नेपालीहरूको चाहिँ दस दिवालीमा दसैँमा होइन दिवालीमा देवसुरे खेल्ने अन्त केटाहरू देवसुरे खेल्ने अनि केटीहरू भैलिनी खेल्ने त्योहरू चाहिँ पहिलादेखि गर्दै गरेको रीतिहरू हो जब राम वनवासबाट फर्किनुभएको थियो त्यहाँदेखि त्यतिबेला जब फर्किँदाखेरि चाहिँ पुरा त्यो गाउँको मानिसहरूले दियो बत्ति बालेर चाहिँ उजालो पारेको थियो त्यहाँदेखि त्यहाँदेखि दसैँ त्यहाँदेखि त्यतिकै त्यतिकै हुँदै हामी नेपालीहरूले यहाँ देवसुरे खेल्छ दिवालीमा अनि केटीहरूले महिलाहरूले भैलिनी खेल्छ